भर्खर जन्मेको बच्चालाई हेरचार कसरी गर्ने हो भने अब उनीहरूलाई सफासुग्घर राखेर है अब एकदमै सफा राख्नुपर्छ उनीहरूलाई उनीहरू अब जन्मिनेबित्तिकै धेरै अब मासुम हुन्छ नाजुक हुन्छ है उनीहरूलाई बिमार हुनसक्छ उनीहरूलाई नुहाईधुवाई गरेर हाइजिन राख्नुपर्छ जतिसक्दो है अन्त अरू के हो भन्दाखेरि अब भर्खर जन्मेको नानीहरू कमजोरी हुन्छ अन्त उनीहरूलाई अब राम्ररी डक्टरहरूसँग हेरचाह गरेर मात्रै घर फर्काउने अब उयो गर्नुपर्छ हामीले चेष्टा गर्नुपर्छ हतास गर्नु पनि हुँदैन धेरै अन्त अब घरमै जन्मेको पनि राम्रै हो तर अब हस्पिटलतिर जन्मेको छ भने त अब एकदमै डक्टरहरूले अब टाइम लिएर मात्रै छुट्टी दिन्छ जन्मिनेबित्तिकै दिने होइन अब हस्पिटलमै जन्मियो भने त सिस्टर्सहरूले नर्सहरूले हेरिहाल्छ र घरमै जन्मेको हो भने चाहिँ आफै अब नुहाईधुवाई गरेर सफासुग्घर राखेर अब आफैमा होइन अब आफैमा अब उनीहरूले त अब कसरी अब के गर्नुपर्छ दबाईहरू अब सोधखोज गरेर है अब राम्रो अब खानाहरू त के भन्नु खानाहरू त अब पछि खान्छ नानीहरूले अब आमा बलियो हुनुपर्यो अनि आमाले अब समय समयमा दुधहरू दिने गर्छ आमाको दुध दिनुपर्छ है अन्त अब छ महिनासम्म त नानीले आमाकै दुध खाएर नै ठुलो हुन्छ अब त्यति बेलासम्म चाहिँ अब केही यताउता नहेरिकन आमाले अब मजाले अब दुधहरू दिएर अन्त दुधहरू दिएर खुवाउनुपर्छ है अन्त दुधहरू खुवायो भने र त अब नानीहरू पनि अब बलियो भएर जान्छ पछि गएर अनि अब खानापिनाको कुरा गर्दाखेरि अब छ महिनासम्म त नानीले अब आमाकै दुध खाएर हुर्किन्छ अनि अब त्यसपछि उता चाहिँ अब एउटा है अब तपाईँ कल्चरलहरू के गर्नु तपाईँको कल्चरल अब एउटा फिस्ट जस्तो हुन्छ अब भातखुवाइ है नानीको पहिलो भातखुवाइ त्यति बेला चाहिँ नानीहरूलाई अब पहिलोपल्ट भात खुवाउँछ दुध छोडाएर पहिलोपल्ट भात खुवाउँदाखेरि चाहिँ त्यति बेला चाहिँ अब नानीहरूलाई एकदमै गिलोभन्दा गिलो एकदम सफ्ट है एकदमै पानीजस्तो पानीजस्तो भातमा चाहिँ पानी हालेर उसको एकदमै खोले टाइपको बनाएर दिन्छ त्यति बेलादेखि चाहिँ नानीहरूले छ महिना बाद चाहिँ नानीहरूले खाना पचाउन सक्ने खालको उनीहरूको चाहिँ एकदमै जिउ भइसकेको हुन्छ र त्यति बेला चाहिँ अब नानीहरूले खाना त्यति बेलादेखि चाहिँ नानी नानीहरूले खाना खुवाउँछ खान्छ है त्यति बेलादेखि यिनीहरूले खाना खाने गर्छ त्यसपछि उता चाहिँ आमाहरूले आफ्नो दुध छोडाउँदा पनि हुन्छ दिँदा पनि हुन्छ तर त्यसपछि उता चाहिँ अब प्रायःजस्तो नानीहरूले चाहिँ छोड् छोड्ने गर्छ दुध है नानीहरूले दुध छोड्ने गर्छ अब नानीहरूले दुध छोड्ने गर्छ अन्त त्यति त्यति बेलादेखि चाहिँ उनीहरूले चाहिँ अब एकदमै गिलोभन्दा गिलो भात जतिसक्दो गिलोभन्दा गिलो पानीजस्तो लिक्विड टाइपको के हो भात अब एकदमै नरम जसले चाहिँ अब नानीहरूले पचाउनसक्ने खालको अब खालके बनाएर दिन्छ त्यति बेलादेखि चाहिँ अब दुध एकैतालमा पनि छोडाउँदैन बिस्तारै बिस्तारै छोडाउँछ तर पनि खाना पनि दिँदै गर्छ किनभने आमाहरूलाई पनि त आमाहरूलाई पनि चाहिन्छ अब अनि आमाहरूले पनि दुध मात्रै दिँदैछ भने आमाहरू पनि एकदमै विक भएर जान्छ त्यसैले कोही कोही बेला खानाहरू नि दिने गर्छ है तर अब छ महिनासम्म चाहिँ अब नानीहरूलाई चाहिँ एकदमै अब दुधको चाहिँ एकदमै उनीहरूले चाहिँ पूर्ण रूपमा दुध आमाको दुधहरू चाहिँ एकदमै खानुपर्छ नानीहरूले चाहिँ एकदमै अब त्यति बेलासम्म खाएन भने अब एकदमै लुलालङ्गडा भएर जान्छ नानीहरू ठुलो भएपछि एकदम उनीहरूको केही मिल्दैन कोही बेला जिउको सेप मिल्दैन है अब आकार मिल्दैन जिउ जिउको आकार मिल्दैन कोही बेला इन्टर्नल प्रब्लम हुन्छ भित्री भित्री एकदम भित्री बिमारीहरू हुन्छन् एकदम हार्ट पेसेन्टहरू हुन्छ कत्ति नानीहरू अब सानैमा कसैले आँखा देख्दैन राम्ररी अब दुधमा एकदमै प्रोटिन हुन्छ भिटामिन्सहरू हुन्छ आमाको दुधमा अब त्यसरी नै अब पाएन भने नानीहरूले पाएन भने खानु पाएन भने दुधहरू खानाहरू राम्रो खानाहरू खानु पाएन भने दुधहरू खानु पाएन भने आमाको दुधहरू राम्रो समयमा खानु पाएन भने त्यस्तो भएर जान्छ नानीहरू ठुलो भएर त्यसैले आमाको दुध चाहिँ अब एकदमै आवश्यक हुन्छ यो नानीहरू जन्मिनेबित्तिकै जन्मेको नानीहरूलाई है अब त्यसमा धेरै प्रोटिन क्याल्सियम हुन्छ अन्त अब भिटामिन्सहरू पनि भिटामिन्सहरू त धेरै भेटेको छ अन्त भिटामिन्सहरू पनि धेरै धेरै हुन्छ र त्यही पटलमा अब नानीहरूले पनि अब त्यसरी अब राम्रो मजाले खायो भनेदेखि अब पछि गएर एकदमै राम्रो है एकदम अब खाएको लाग्दो हुन्छ एरकदमै बिमार हुँदैन पछि गएर उनीहरूलाई केही अब असर पर्दैन ठुलो भएर ठुलो भएर केही असरहरू पर्दैन अन्त आमाको दुध अब नानीहरूको लागि एउटा भोजन मात्रै नभएर पछि गएपछि गएर त्यो एउटा अब जीवनको साधन पनि हुन्छ के जिउ बाच्ने खालको एउटा उनीहरूलाई शक्ति पनि दिन्छ क्या अब त्यो पछि गएर उनीहरूलाई जिउनुलाई सफल हुने एउटा सफल मान्छे बन्ने एउटा तगडा एउटा बलियो मान्छे भयो जन्मिँदै खायो भने आमाको दुधबाट शक्ति पनि पाउँछ उनीहरूले आशीर्वाद जस्तो क्या हो अब त्यस्तो पनि पाउँछ अब आमाको दुधबाट र अब त्यसरी नै नानीहरू अब नानीहरूलाई जन्मिनेबित्तिकै समयमै दुधहरू दिएर टाइममा खाना दिएर राम्रो खानाहरू दिएर हुर्काउने गर्नुपर्छ नानीहरूलाई चाहिँ